हेलो हजुर सुन्नुहुँदैछ सुन्नुहोस् न म जर्नलिस्ट सुजय राई बोलेको कि अनि तपाईँ जलपाइगुडी जिल्लाको पर्नुहुँदो रहेछ नि त है अनि मलाई त्यहाँको बारेमा चाहिँ सानो रिपोर्ट चाहिएको थियो भन्दा पनि अब फेस्टिभलहरू कस्तो मनाउँछ भन्ने कुरामा चाहिएको थियो कि हजुर हजुर हजुर हजुर ए हजुर तपाईँहरूको भनेपछि अब जस्तै अब तपाईँहरू नेपाली भयो होइन अन्त नेपाली मनाउँदाखेरि ती नेपाली मात्रै हुन्छ कि फाल्टो पनि हुन्छ तपाईँहरूको त्यहाँनिर जस्तै अब बङ्गाली बिहारीहरू

ए हजुर भन अँ सुन्नुहोस् न चाहिने तपाईँले के उयो असार पन्ध्र मनाउँछु भन्नुभयो होइन के गर्छ असार पन्ध्रतिर चाहिँ हजुर

अनि उयसमा चाहिँ माघे सङ्क्रान्तितिर ए हजुर अनि दसैँ तिहार त भन्नुभयो अनि तिहार जस्तै अब तपाईँहरू अब देउसी भैलीहरू खेल्नुहुन्छ होला त्यसमा तपाईँहरूको बिहारी अब बिहारीहरू पनि आउने गर्छ फाल्टो

ए हजुर अनि उनीहरूको बारेमा अब थाहा छ तपाईँलाई उनीहरूले चाहिँ के मनाउँछ प्रायः भन्ने कुराहरू थाहा छैन होला तपाईँलाई ए हजुर भनेपछि सबैजना तपाईँहरू मिलेर गर्नुहुन्छ है सबै फेस्टिभलहरू अन्त सुन्नुहोस् न त्यहाँदेखि उयो के भन्छ अब जस्तै बिहारीहरूले मनाउँछ भन्नुभयो होइन त्यहाँ क कतिवटा जस्तो छ मनाउनेहरू अब फाल्टै फाल्टै अब तपाईँ नेपाली बिहारी मुस्लिम ए हजुर तपाईँहरू क्रिस क्रिसमसतिर पनि जाने गरेको छ होला अनि चाहिँ ए हजुर हजुर ए हुन्छ धन्यवाद तपाईँलाई